तपाईँले दिनु भएको हेडफोन राम्रो राम्रो त भन्नु हुँदै थियो तर मलाई चाहिँ एकदमै ठिक लागेन त्यो चाहिँ राम्रो छैन दुई तिन दिन पनि साह्रै राम्रोसँग चलेन तपाईँले हेडफोन फर्काएर अर्को कुनै दिनुहुन्छ कि मेरो पैसा फर्काउनुहुन्छ जे गर्नुहुन्छ गर्नुहोस्